हाम्रा भाइ मित ज्यू होटलका भाइलाई हामी म यहाँ दस माइलबाट तपाईँहरूलाई अलिकति अनुरोध गर्दैछु कि मेरा घरमा अलिकति पाहुना भनौँ साथीभाइहरू आएका छन् त्यसको लागि चाहिँ मेरो घरमा अहिले कोही नभएकोले गर्दाखेरि म एक्लै छु र अब पकाउने तुलाउने त म अब त जान्दिनँ त्यसले गर्दा भाइ मित ज्यू भाइ होटललाई अनुरोध गर्दैछु र अलिकति छजना जस्तो भेजहरू छन् अनि चारजना जस्तो चाहिँ अब अलिकति मिठो चखिलो खाने भाइहरू छन् उनीहरूको लागि तपाईँले अलिकति तयारी गरिकन तपाईँले कस्तो प्रकारले चाहिँ चिजहरूमा ल्याइदिनुहुन्छ अलिकति मिठो माने मसिनो अ असल प्रकारले अलिक खानपिन राम्रो होस् भनिकन तपाईँहरूलाई अनुरोध गर्दै मेरो यो दस माइल जग्गामा डाक्टर मलिक नर्सिङ होमको अलिक मुनिपट्टि मेरो घर छ मेरो नाम मेरो नाम भन्दाखेरि हुन्छ रबिन थापाको घर कहाँ हो भनेर सोद्धै आउँदा पनि हुन्छ सायद चिन्नु पनि हुन्छ होला भरत भाइले त चिनेकै हो र यति झ झट्टै तपाईँले कतिसम्म ल्याइदिनुहुन्छ यो कुरो चाहिँ तपाईँले मलाई मेरो वाट्सएपमा तपाईँले पठाइदिनु होला र र झट्टै नै आउनु तपाईँ आइदिनु होला के के चिज चाहिँ बनाएर ल्याइदिन सक्नुहुन्छ यति नै म भन्दैछु अलि मिठो चखिलो लु त मेरो के भयो कसो भयो सुन् त